अहिले पहिलाको हेरी धेरै सजिलो भएको छ पहिला पहिला हामी चिट्ठीहरू पठाउँदा धेरै दिनमा पुग्थ्यो धेरै दिनमा त्यसको खबर रिप्लाईहरू हामी पाउँथ्यौँ तर आज अब फोनहरू बाटै हाम्रो सबै भिडियो कल हुन्छ भिडियो कल हुँदाखेरि हामीलाई अब आफ्नै घरमा बोलेको जस्तो आफ्नै छेउमा भएको जस्तो अनुभव हुन्छ र हामीलाई खुसी लाग्छ अहिले धेरै राम्रो भएको छ र पहिलाको जस्तो छैन पहिला जुन हामीले दुःखहरू भोगिरहेको थियौँ अहिले त्यस्तो छैन हाम्रो जीवनमा अहिले धेरै सजिलो भइरहेको छ